अस्ति मैले तपाईँकोबाट त्यो जुन चाहिँ कन्डिसनर किनेको थिएँ नि त्यो कन्डिसनर राम्रो छैन रहेछ धेरै बिग्रिसकेको रहेछ र त्यो एक्सपाइर पनि भइसकेको रहेछ अन्त त्यसले मैले त्यसले गर्दा मेरो कपाल पनि बिग्रियो त्यहाँदेखिको त्यो राम्रो पनि छैन रहेछ र मैले त्यो पुरा किनेको थिएँ त्यो तपाईँकोबाट त्यो कन्डिसनर र म त्यो फर्काउन चाहन्छु अन्त मलाई मेरो पैसा पनि त्यो मलाई दिनुहोस् फेरि ल